हाम्रो कालिम्पोङमा रोजगारीहरू पनि पाउँछ पाउनु त राम्रै छ पर्यटकहरू अब टुरिस्टहरू मज्जाले नै घुम्नु आउँछ टुरिस्टहरू आएर होटलहरू दोकानहरू निकै खोलिन्छ खोलेपछि त्यसमा त अब रोजगारी त बढ्ने नै हो घट्ने त कुरा आउँदैन बढ्छ हाम्रो कालिम्पोङ क्षेत्रमा पर्यटकरूको पनि एकदम भिडभाडै हुन्छ हो नराम्रो चाहिँ छैन यसमा राम्रै अनुभवहरू पाइन्छ अब उनीहरूसँग पनि पा पर्यटकहरूसँग पनि अब राम्रै व्यवहार त राम्रै छ राम्रै गर्नुपऱ्यो राम्रो गऱ्यो भने त घरिघरि आउँछन् राम्रो गरेन भने घरिघरि त कहाँ आउँछ र र अन्त ए यो जग्गा चाहिँ लु अच्छा है बडिया है भन्ने हुन्छ सबै कलकत्ताको साउथ इन्डियाकोहरू सबै आउँछन् नि आउनु त यहाँ सबैजना राम्रै घुमिरहेको हुन्छन् बसिरहेको हुन्छन् हो रोजगारीहरू छन् यसमा चाहिँ राम्रै छ पर्यटकहरू पनि आएको आएकै छ राम्रै छ है